हेलो

हजुर हजुर हजुर भन्नुहोस् न ए मेरोमा सबै छ त अहिले उयो के भन्छ मिस्टीहरू पनि छ लड्डु छ सुक्खा मिठाई तपाईँ के लानुहुन्छ रसगुल्लाहरू पनि छ के लानुहुन्छ तपाईँ मिस्टी अहिले तपाईँको पचास रुपियाँ एउटा अब सय हजुर होइन तौलेर तपाईँको सय रुपियाँ पर्छ हो केजीमा अन्त तपाईँ कति लानुहुन्छ भन्नुहोस् न लड्डु हजुर छ त त्यो तपाईँको पाँच रुपियाँ गोटा पर्छ हो अन्त यदि अब केजीको हिसाबले लानुहुन्छ भने चाहिँ अलिकति सस्तो हुन्छ ए हुन्छ अरू के पनि लानु हुँदैन अन्त त्यति नै लानु हुन्छ अरू पनि छ अरू अरू तपाईँको उयो पनि छ सुक्खा मिठाई छ हो हजुर छ त ए बर्फी कति लानुहुन्छ कति तौलिराखिदिनु ए एक केजी ए हुन्छ ए हुन्छ हुन्छ हस्